अब दार्जिलिङ चाहिँ खासमा चाहिँ केको लागि चाहिँ फेमस छ भन्दाखेरि चाहिँ अबो थ्री टिज भन्छ एउटा टुरिजम भयो त्यहाँदेखिन एउरा टिम्बर भयो त्यादेखि ए़उटा तपाईँको टी भयो तिनवटा टुरिजम टिम्बर टि भयो अनि अब हाम्रो मेन फोकस चाहिँ अहिले चाहिँ दार्जिलिङमा चाहिँ के छ भन्दाखेरि चाहिँ अब बिजिनेसेस बिजिनेसमा हेऱ्यो भने चाहिँ अब हाम्रो चाहिँ फोकस चाहिँ आइले चाहिँ हालैमा चाहिँ होमस्टेहरूमा गर्छ अबो होमस्टेहरूमा गर्छ त्यहाँदेखि अरू तपाईँको रिस्टुरेन्टहरू अब होमस्टेहरू आउँछ टुरिजममा फोकस भएपछि त होमस्टेजहरू आउँछ मान्छेहरू आउँछ मान्छेहरू आए पछि अब रेस्टुरेन्टहरू रेस्टुरेन्टहरूमा खाना खान्छ रेस्टुरेन्टहरू पनि चल्छ हो त्यो हो त्यहाँदेखि अरू के छ भन्दाखेरि तपाईँको अब होमस्टेहरू चाहिँ अब बजरमा छ भने एकदम ठिकै छ अनि होटेल्सहरू पनि हुन्छ तर अब जुन अब म त अब एउटा के भन्छ गाउँ बस्तीको मान्छे हो अब जुन अब होमस्टेहरू अब हामीले चलाउनु पऱ्यो भने प्रब्लमहरू फेस गर्नु पर्छ के के प्रब्लम भन्दाखेरि चाहिँ अब मेन त अब हामीले अथराइजेसन पाउँदैन जुन अब म त झन टी गार्डनमा बस्छु अब हामी अथराइज पाउनु साह्रो पर्छ अथराइज ब्लक लेभलबाट हो त्यस्तोबाट पायो भने पनि अब हामी चाहिँ अथराइजहरू चाहिँ अब टी गार्डन टी गार्डनको जुन हेडहरू हुन्छ उनीहरूकोबाट अथराइज मागेपछि मात्रै अप्रुभल हुन्छ

त्यहाँदेखि त्यहाँदेखि अब अरू टीहरू पनि छ त्यो बिजिनेसहरू पनि चल्छ कतिजनाले आफ्नो प्राइभेट प्राइभेट प्राइभेट टी गार्डनहरू राखेको छ हो त्यहाँबाट पनि कतिजनाले कमाउन सक्छ अरू के छ भन्दाखेरि टुर्स एन्ड ट्राभल्सहरू पनि छ अनि टुर्स एन्ड ट्राभल्सहरू पनि कतिजनाले गाडी सारीहरू गाडीहरू हालेर हाल्छ प्राय जस्तो त अब खासमा अब इन्डिया हेऱ्यो भने चाहिँ अब एग्रिकल्च र बेस्ड कन्ट्री हो अब माथितिर पनि त्यस्तै छ हाम्रो गाउँतिर एग्रिकल्चरहरू एग्रिकल्चरमै मेनली फोकस गर्छ नभनेको पनि हन्ड्रेड पर्सेन्टमा नभनेको पनि नाइन्टी पर्सेन्ट जस्तो मान्छेहरू अब एग्रिकल्चरमा एग्रिकल्चरमा अब के भन्छ फोकस गर्छ अनि त्यसमै डिपेन्डेन्ट छ अब के कसो भइहाल्यो भने चाहिँ अब अब यसो पानी सानी पऱ्यो भने एताउता भयो भने अब अलिकति राम्रो हुन्छ एग्रीकल्चरहरू पनि अनि पैसा पनि आउँनु सक्छ अब घरमा